हेलो उयो के भन्छ हामी उयसमा कालिम्पोङ ट्रेकिङमा आउँदैछ कि अन्त त्यहाँनेर अब ट्रेकिङ गर्ने जगाहरू अब कस्तो कस्तो छ होला है कुन जगा राम्रो छ होला है साथीहरूसँग आउँछु अन्त दुइजना तिनजना हुन्छ होला हो फ्यामिलीबाट अन्त हजुर हजुर हजुर ए हजुर ए हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हुन्छ हामी आउँछौँ कि तपाईँले गाइड गर्नु हुन्छ नि है तपाईँले अब गाइड गरेर लानु हुन्छ नि है हजुर ए ए हुन्छ हामी आउँछौँ नि है हुन्छ हुन्छ म तपाईँलाई कल गर्छु नि ल हुन्छ थ्याङ्क यु